हेलो ट्राभल एजेन्सी हजुर मैले आज बिहानका लागि एउटा क्याब बुक गरेको थिएँ र त्यो क्याब समयमा आइपुगेन अनि मैले ड्राइभरलाई पनि फोन गर्ने कोसिस गरेँ तर उनीसँग सम्पर्क हुन सकिरहेको छैन र के कारणले चाहिँ ढिलो भइरहेको छ भनेर कृपया गरेर चेक गरिदिनु होस् न